हेलो हजुर भन्नुहोस् ए के भयो होला हजुर हजुर ए हजुर हजुर खोइ त म गाडी चलाउने ड्राइभर मात्रै हो त्यो त मालिकलाई भन्नुपर्छ हो त्यसको त्यसको लागि त अब मालिकलाई भनेर सबै कुरो उसले मिलाउनुहुन्छ हामी त खालि चलाउने मात्रै हो ए हजुर हुन्छ हुन्छ म हुन्छ म हुन्छ म तपाईँलाई मालिकसँग एकपल्ट बात गराउँछु अन्त म पनि कुरा गरेर यो पछि बादमा तपाईँलाई जानकारी गराउँछु नि है हुन्छ हुन्छ हवस्